एक नम्बर त हाम्रो गाउँमा खुट्टा भाँचियो भने अब अठार माइलमा पाखरिन छ उहाँकोमा लान्छ उहाँले पनि अब यो आयुर्वेदिकै उयोहरू दबाईहरू गर्छ र अब त्यो जडीबुटी वाला के भन्छ अब त्यो उले के के लगाइदिएर चाहिँ अब बाँधेर अब रेस्टहरू गराउँछ दबाईहरू लगाइदिन्छ अन्त ठिक पनि हुन्छ अब हस्पिटल लानुसकेन भने पनि घरमै हो भने पनि घरको दबाईहरू छ नि भुँइचम्पा फच्याङहरू लगाएर अब त्यसरी अब प्लस्टरहरू गरेर रेस्ट गराउँछ त्यहाँदेखि अन्त एक दुई महिना रेस्ट गराएपछि ठिक हुन्छ हस्पिटल लगेन भने घरमै उपचार पनि छ यसको त्यही भएर चाहिँ घरमै उपचार गर्दा पनि हुन्छ हस्पिटल लाँदा पनि हुन्छ दबाई त त्यही हो अब घरको चाहिँ फच्याङहरू त्यो भुँइचम्पाहरू लगाउँछ हस्पिटलमा चाहिँ अब उनीहरूले हुन् त त्यही गाउँकै दबाईहरू होला के के के के गरेर चाहिँ उनीहरूले बनाएको हुन्छ अन्त त्यही गरेर हस्पिटलमा चाहिँ हो त्यस्तै गरेर नै उनीहरूलाई जाती बनाउँछ रेस्ट चाहिँ गर्नुपर्छ यो खुट्टाहरू भाँचिँदाखेरि एक दुई महिना त्यहाँदेखि ठिक भइहाल्छ